हाम्रो देशमा चाहिँ धर्मको नाममा राजनीति को फाइदा उठाउँछ राजनीति तनाउले गर्दा धर्मको लाभ उठाउँदै गएको छ अहिले बिजेपीले पनि अब काङ्ग्रेस काङ्ग्रेसहरूलाई ए काङ्ग्रेस बिजेपीले पनि काङ्ग्रेसको मुसलमानहरूलाई मुसलमानहरूको उयो चलाएर अब धर्मको लाभ उठाउँदै गएको छ जसले गर्दा अब धर्मको लाभ राजनीतिमा उठाइरहेको नै छ